मेक्सिमम हामी चाहिँ किचेनमा जुन रेसिपी छ जुन सेफहरूले रेस् रेसिपी सेट गरेको हुन्छ त्यही अन् अन् अनुसार हामी पकाउने कोसिस पकाउँछौँ पकाउँछौँ तर अब रे रेसिपीमुनि अब जब गेस्टले अर्डर गर्नुहुन्छ नि त्योभन्दा अगाडि मे मेनु पढ्नुहुन्छ उहाँहरूले त्योमुनि सबै डिटेल्समा लेखेको हुन्छ त्यो हेरेर उहाँहरूलाई यदि इन केस तपाईँहरूलाई यो गेस्टहरूलाई खाना यदि मन परेन भने उहाँहरूले हामीसँग रिक्वेस्ट गर्नुहुन्छ कि उहाँहरूलाई त्यो तरिकाले हैन अगर अर्कै तरिकाले अलिक यही मिसाएर बनाइदिनु होस् न भनेर यदि गेस्टहरूले रिक्वेस्ट गर्नुभयो भने हामी त्यसमा सेफसँग कोर्डिनेट गरेर गेस्टसँग बात गरेर हुन्छ कि हुँदैन त्यसलाई गर्दाखेरि हैन त्यसो भए सेफहरूसँग बसेर हामी कोर्डिनेट गरेर हुन्छ भने हामी गेस्ट गेस्टको रिक्वेस्टमा हामी त्यसलाई हामी अब बनाएर दिन सक्छौँ या त्यो रेसिपीको खाना नबनाएर गेस्टकै च्वइसमा पनि हामी बनाएर दिन सक्छौँ त्यो चाहिँ अब नर्मली चाहिँ हामी अब गेस्टको जुन रिकु मतलब जुन हाम्रो मेनुमा मेनु सेट भएको छ त्यही हाम्रै सेफकै रेसिपीमा बनाउँछौँ नर्मली खाना बनाउँदा तर अब गेस्टले रिक्वेस्ट गरेर उहाँहरूलाई अब ठिक लागेन या मन पर्दैन भनेर गेस्टहरूले रिक्वेस्ट गर्नुभयो भने चाहिँ हामी गेस्टको रिक्वेस्टमै अलिक टाइम लिएर हामी बनाउँछौँ गेस्टकै रेसिपीमा तर त्यसको लागि धेरै टाइम लाग्छ किनभने हाम्रो जुन रेसिपीहरू हुन्छ जुन त्यसमा चाहिने स्पाइसेस मसालाहरू हुन्छ त्यो हाम्रोमा मतलब त्यसको लागि रेडी हुँदैन र त्यसलाई त्यसलाई बनाउँदाखेरि हाम्रो अलग्गै अब समानहरू सामाग्री युज गर्नुपर्छ त्यसले गर्दाखेरि हामीलाई अलिकति जुन नर्मली रे खाना बनिन्थ्यो बनिन्छ त्योभन्दा अलिकति एक्स्ट्रा टाइम पाँच दस मिनट एक्स्ट्रा लाग्छ र हामीले खाना बनाइन्छ तर हामी सबैजनालाई त्यही रेसिपी बनाउन सक्दैनौँ तर एक दुईजना हुन्छ गेस्टहरूलाई अब आफ्नो रेसिपी मन परेको हुन्छ जो चाहिँ अब कतिजनालाई मतलब एलर्जी हुन्छ कसैलाई कतिजनालाई मन पर्दैन कतिजनालाई खाने बारेको हुन्छ त्यस्तोहरू कोही जिन्जर गार्लिक नखाने हुन्छ या कसै मसरुम नखाने हुन्छ कसैलाई एलर्जीहरू हुन्छ त्यस्तो इन द्याट केस अब त्यस्तो हुनेहरूलाई चाहिँ हामीले अलग्गै बनाएर हामी उनीहरूकै गेस्टकै एज ए च्वाइसमा हामी बनाएर दिन्छौँ तर हामी यसमा पनि टाइम लिन्छौँ किनभने खानाको जहिले पनि बनाउँदाखेरि राम्रोसँगले बनाउनु पर्यो किनभने कस्टमरलाई हामी कहिले पनि मतलब दुःखी बनाउन चहन्नौँ हामी कस्टमरलाई हामी जहिले पनि खुसी बनाउन चाहन्छौँ त्यसले गर्दाखेरि हामी अलिक टाइम लिएर गेस्टसँग बात मारेर हामीले गेस्टलाई राम्रोसँगले सम्झाएर हामी उनीहरू कै इच्छाअनुसार उनीहरूकै टेस्टअनुसार हामी बनाएर दिन्छौँ र आफ्नो गेस्टले खाई सकेपछि नि हामी सोध्छौँ कि अब कस्तो लाग्यो तपाईँले जुन भन्नुभएको थियो हामीले त्यही रेसिपीले बनाइदियौँ तपाईँलाई कस्तो लाग्यो हँ तपाईँलाई राम्रो लाग्यो भने हामीलाई एउटा फिडबेक दिनुहोस् भनेर हामी चाहिँ गेस्टसँग निरन्तर टचमा बसेर हामी उहाँलाई फिडबेक लिने कोसिस गर्छौँ